हजुर कहिले दिदी आज ए हुन्छ हेर्नु नि आज आउनु अलिकति ढिलो भयो कि अनि त तपाईँले मलाई हिजै नानीको बर्थडे छ भन्नुभएको भए त म अलिक छिटो आउँथेँ नि कति बजे मन्छे बोलाउनु भएको छ होइन हौ कति बजेतिर बोलाउनुभएको छ ए ला त्यसो भएदेखि म अलिक छिटो छिटो गरेर आउँछु ल तिन पो बजिसकेछ सुन्नु न दिदी अनि त के के पकाउने

मासु चाहिँ के के को मासु बनाउने कुखुराको कि सुङ्गुरको कि खसीको ए अनि त नि सुन्नु न दिदी के अरे अचार चाहिँ के तिल हाल्ने कि बदम हाल्ने ल्याउनुभयो सौदाहरू सबै ए अनि त खिरको लागि चाहिँ दुध चाहिँ नि अनि त गाडीको थाप्नुभयो कि अमुल ताजा ल्याउनुभयो ए अनि त हेर्नु दिदी तिन बजिसक्यो चार बजे मान्छे बोलाउनुभएको रहेछ म एक्लैले त पकाउनु सक्दिनँ होला हौ गाउँको एक दुईजना पनि बोलाउनु नि ए ल ल ल ल सुन्नु नि दिदी मासुको लागि चाहिँ नि त्यो मसाला चाहिँ नि एमडिएचको पाउँछ कि एउटा त्यो ल्याउनुपर्ने थियो तपाईँले कुन चाहिँ ल्याएको छ होइन हौ एमडिएचको एउटा पाउँछ कि हुनु त त्यो चाहिँ एमडिएचको मटन मसाला लेखेको हुन्छ हो र कुखुराको मासुमा हाल्दाखेरि मिठ्ठो हुन्छ त्यसले त्यसो भए ठिकै छ म आउँदा लिएर आउँछु ल त्यो चाहिँ अनि केकहरू ल्याउनुभयो ए हुन्छ बिसजना जस्तो मान्छे छ है भात त राइस कुकरमै होला नि अँ त्यो त्यो तपाईँकोमा एउटा ठुलो राइस कुकर छ नि त्यसमा पकाउनुपर्छ होला हौ अब नानीहरू ठुलो मान्छे पनि बोलाएको छ कि नानी मात्रै बोलाएको हो नानीहरू मात्रै ए अनि त त्यसो भए त अब ड्रिङ्क्सहरू पनि होला अनि त ड्रिङ्क्सलाई स्न्याक्स चाहिँ पकौडाहरू के को बनाउनु प्याजको बनाउनु कि चिकनको पकौडा चाहिँ ए पिरो पिरो पार्नुपर्छ है लाम्चे खोर्सानी पनि चाहिन्छ नानीहरूलाई चाहिँ त्यतिखेर चाहिँ नानीहरूलाई के दिने नानीहरूलाई दिने चाहिँ के ल्याउनुभयो ए अनि त भात पनि नानीहरूलाई पनि त दिने नै त होला अँ त्यसो भए चाहिँ यसो गरौँ न दिदी अब पकौडा चाहिँ पिरो पारिदिउँ स्न्याक्स ड्रिङ्क्सहरूसँग दामी हुन्छ हो अनि त मासुमा चाहिँ एउटा पनि पिरो नलगाऔँ आलुदममा पनि पिरो नलगाऔँ हो अनि त अचार चाहिँ फेरि पिरो पारौँ किनभने नानीहरूले पिरो खाँदैन नि त होइन अनि त मासु र आलुदममा चाहिँ पिरो नहालौँ अचार चाहिँ पिरो पारिदिउँ न नानीहरूलाई चाहिँ अचार नदिउँ हो तिनीहरूलाई चाहिँ अब पहिला केक खान्छ बिस्किट भुजाहरू ल्याउनुभएको रहेछ बिस्किट भुजा चिया नदिउँ हौ दिदी केटाकेटीले चिया खाँदैन त बरु जुस ल्याउनुभएको भए हुन्थ्यो नि त्यो फ्रुटी पाउँछ नि दस रुपियाँ गर्ने सानो सानो ए जुस पनि ल्याउनुभएको छ होइन ठिकै छ नानीहरूलाई स्प्राइटहरू पनि नदिउँ कि तिनीहरूलाई त त्यो म्याङ्गो फ्रुटी पाउँछ नि त्यस्तो दिउँ हो अलिक हेल्दी पनि हुन्छ अनि त त्यो स्प्राइट चाहिँ काम गर्नेहरूले खान्छ नि है ए अँ ल त्यसो भएदेखि म आइहालेँ ल दिदी नरिसाउनु है आज ढिलो भयो अँ कस्तो ढिलो न ढिलो फोन गरेको मलाई अलिक छिटो फोन गर्नुपर्छ नि म घरको काम छिट्टो गरेर आउँथेँ नि ए ल ल ल हुन्छ राखेँ है म आइपुगिहाल्छु पन्ध्र मिनेटमा